ए हेलो हजुर ए हेलो हजुर हजुर हेलो सुन्नु भयो हजुर

ए हजुर हाम्रो दार्जिलिङ रेलवे त्यो जुन चाहिँ त्यो टोय ट्रेन छ कि हजुर त्यो ट्रेनमा चाहिँ तपाईँ घुम्नु सक्नु हुन्छ यता तपाईँको एनजेपीबाट नै दार्जिलिङ आउनु सक्नु हुन्छ कि

हजुर हजुर त्यो हजुर एकदम अहिले ए त्यस्तो तपाईँको एनजेपीबाट तपाईँले टिकट काट्नु पर्यो कि अनि काटेर ए इम्पोर्टेन्स चाहिँ त्यो तपाईँले एनजेपीबाट काट्नु भए पछि यता दार्जिलिङ आउनु भयो भने चाहिँ त्यो सिनेरीहरू बिशेष गरी पहाड नै अब मजाको देख्नु सक्छ त्यहाँको हरियालीहरू सुन्दरताहरू है अनि त्यहाँ हजुर तपाईँले हजुर हजुर हजुर हजुर हजुर हजुर सबैभन्दा ठुलो कुरा चाहिँ त्यो जुन चाहिँ बतासे छ नि बतासेमा चाहिँ जुन त्यो टोय ट्रेन घुम्दाखेरि चाहिँ यति तपाईँको रमाइलो देखिन्छ कि त्यहाँको सबै त्यहाँको रमाइलोपनहरू चाहिँ अब त्यहाँ आँखामा तपाईँको एकदम मान्छेको के हो त्यसले चाहिँ अब प्रायः जस्तो टुरिस्टहरूले चाहिँ त्यो नै मजा आउँछ भन्छ के हो अनि हजुर हजुर अब तपाईँहरू नै यसो आइदिनु भयो भने त्यहाँनेर हाम्रो टोय ट्रेन पनि चल्छ त्यो एउटा हाम्रो रहिरहन्छ हो अनि अब प्रायः जसो टुरिष्टहरू त एकदम इन्जोय गर्छ बाहिर देशबाट आउनेहरू प्रायः जसो त्यो टोय ट्रेनमा हिँडिसके पछि डुलिसके पछि चाहिँ फेरि फेरि उनीहरू त्यहाँनेरको त्यो मजा चाहिँ लुट्नको लागि अझ पनि आउने रहर गरिरहन्छ हजुर हजुर आउनु होस् न तपाईँले यो नम्बर जुन चाहिँ कल गर्नु भएको छ यो मेरो नम्बर हो कि अनि म त अब तपाईँको त्यहाँनेर त्यही डिपार्टमेन्टमा छु अनि तपाईँहरूलाई केही असुबिस्ता पर्छ यो नम्बरमा कल गर्नु होस् कि जहाँ असुबिस्ता हुन्छ म तपाईँहरूलाई तपाईँले कल गर्नु भयो भने चाहिँ म सहयोग गरिहाल्छु

ए हवस् हुन्छ मलाई कल गर्नु होस् है तपाईँले ल आउनु भन्दा दुई तिन हप्ता अगाड़ि नै हवस् हवस् हुन्छ हवस् थ्याङ्क यु